ढाड दुख्दा चाहिँ हामी घरमा तातो भएर बस्छ अन्त तेलहरू तताएर मालिसहरू गर्छ त्यहाँदेखि पनि अबो जाती भएन भने चाहिँ डक्टरकोमा जान्छ